हेलो तपाईँ मनमायाबाट दुर्गा दाजु बोल्नु भएको हो हेलो हजुर सुन्नुहुँदैछ ए तपाईँ दुर्गा दाजु बोल्नु भएको ए तपाईँले एउटा गीत रेकर्ड गर्ने कुराहरू हुँदै थियो अस्ति के कसो भयो तपाईँको गीत तयारी छ हजुर हजुर ए हजुर त्यो गीत नि तपाईँको त्यो आधुनिक लोक आधुनिक त्यो नाइन्टिज एटिजको जस्तै नै त होला होइन त्यो एउटा वैद्यको गीत गाउनुहुन्थ्यो नि तपाईँले के पो हो त्यो गीतको नाम त हजुर ए योगेस वैद्य अँ ए त्यस्तो त्यस्तै खालको होला ए हजुर प्रया प्राय तयारी भयो भने एउटै मात्रै छ कि तपाईँसँग गीत दुई तिनवटा छ

ए एकैचोटि लन्च गर्ने विचार गर्नुभएको छ ए ए त्यो गीतमा चाहिँ कतिवटा इन्स्ट्रुमेन्टहरू चलाउने विचार छ त्यो किबोर्ड होला भायोलिनहरू त्यस्तै होला अँ हजुर

ए हजुर त्यो के अरे तपाईँको यो मनमाया बस्ती ठाउँ भएकोले गर्दा धान रोप्दा प्रयोग गरिने शब्दहरू क्या त्यो गीतमा प्रयोग गर्न मिल्नेखालको यस्तो एक दुईवटा भनिदिनुहोस् न हजुर गीतमा प्रयोग गर्ने अब ग ग्रामीण ठेट शब्दहरू के हुन्छ हुन्छ हुन्छ हजुर भन्नुहोस् न ए हजुर अन्त यो मलाई चाहिँ क्या अब धानबारीमा गाउने गीतहरू अब उहिले चाहिँ घँसिया रसिया भन्थ्यो नि त होइन यस्तो गीतहरू रेकर्ड गर्न पायो बनाउनु पायो भने त राम्रो हुन्थ्यो होला हाम्रो संस्कृति पक्षहरू पनि जोगाड हुन्थ्यो होला भन्ने कुरा के मलाई लागेको कि हजुर

अँ त्यस्तो खालको बनाउँ कि म तपाईँलाई भन्छु भयो भने यो मै यो वर्षभित्रमा सकौँ है दाजु ल भेटौँ न हामी हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ हुन्छ